नेपालीका नानीहरूलाई सिकाउनु पर्छ किन भए हाम्रो इन्डियामा नै नानीहरूले नेपाली भाषा बिर्सिँदै गइरहेको छन् र तिनीहरूले सिकाउनु चाहिँ धेरै महत्त्व छ किन भने नेपाली भाषा अब बसाउनु पर्छ किन भए देखि अब एउटा पार्ट नै भइसकेको छ नपाली भाषा त्यसले गर्दा नेपली भाषा सिकाउनु राम्रो हो